हाम्रो दार्जिलिङ जिल्लामा अवस्थित धेरै समस्या छ जसले गर्दा हेल्थ फ्याकल्टीमा प्रब्लम हुनसक्छ जस्तो कि अब गभर्मेन्ट हस्पिटल अब सानसानो भिलेजहरूमा जे छ त्यसमा अब त्यस्तो राम्रो फ्यासिलिटिस् छैन अब त्यस्तो राम्रो फर्स्ट एड किटहरू छैन जसले गर्दा अब सानसानो बिमारीको लागि पनि त्यहाँको मान्छेहरूलाई चाहिँ अब बाहिर रेकोमेन्ड गरिहाल्छन् र त्यहाँ ट्रिट गर्नु खोज्दैनन् र गभर्मेन्टले पनि अब फर्स्ट एडहरू त्यस्तो उयो केयर गरिकन सेन्ड गर्दैनन् त्यहाँ र हाफ उयो मात्रै पुग्छ त्यहाँसम्म फर्स्ट एड किटहरू अनि बुढोपाकाको लागि पनि ओल्ड एज होमहरू पनि अब त्यति राम्रो छैन त्यति बेसी पनि छैन अब हाम्रो यो सानसानो गाउँतिर त अब छँदै छैन भन्दा पनि हुन्छ अब जति भने ठुलो सहरतिर छ कि त सिटीतिर छ त्यसले गर्दा हाम्रो बुढोपाकाहरूलाई पनि धेरै नै गाह्रो पर्छ र अब सेक्युरिटीको कुरा गरौँ भने ठुलो मानिसहरूको लागि त्यति साह्रो राम्रो पनि सेक्युरिटी छैन किनकि अब गाउँभरिमा अब बेलुका भएपछि त्यस्तो लाइटहरू पनि हुँदैन बाटोतिर त त्यस्तो सेक्युरिटी पनि राम्रो छैन बुढोपाकाको लागि जसले गर्दा अब तिनीहरू आरामले बस्नुसक्छन्